अहिले हामी वरिपरि हेर्ने गर्दछौँ है मानिस जाति चाहिँ एउटा विवेकशील प्राणी भनेर पनि भनिन्छ मानिसलाई चाहिँ होइन एउटा विवेकशील प्राणी जो चाहिँ अब है एउटा उच्चभन्दा उच्च दर्जामा बसेको जस्तै अब मानिस जातिले पढेर एउटा चाँदमा एउटा जुनमासम्म पुग्नु सक्यो है र धेरै कुरोको खोजीहरू पनि गर्दैछन् र मलाई लाग्दछ है मानिस जाति चाहिँ एउटा विवेकशील प्राणी मात्रै नभएर एउटा अन्य अब हरेक थरिथरिमा नै मानिहरू मानिसहरू एउटा गुणहरूले भरिएको र असल ज्ञानले पनि भरिएको भनिन्छ तर मानिस जातिले अहिले है धर्ममा धर्मको चाहिँ अब धेरै लाभहरू उठाइरहेको छन् जस्तै अब उनीहरूले धर्ममा पसेर पनि एउटा कुनै नराम्रो राजनीति खेलिरहेको है परिवारमा समाजमा एउटा सोसाइटी भयो समाजमा भयो है एउटा कुनै एरियामा जावोस् धर्मको नाममा चाहिँ उनीहरूले पोलिटिक्स् एउटा राजनीति खेलिहरेको है कस्तो कस्तो अब उनीहरूले आफ्नो व्यवसाय चलाइरहेको छ त्यो पोलिटिक्सले गर्दा नै एउटा राजनीतिले गर्दा नै है अब चाहे हिन्दू चाहे मुसलमान चाहे क्रिस्टियन है चाहे जुनै बु बुद्धिस्ट भयो है धर्ममा रहेर पनि उनीहरूले है अब पोलिटिक्स भन्ने राजनीति चाहिँ यस्तो नराम्रो यो रहेस मलाई लाग्दछ राजनीति चाहिँ है राजनीतिले गर्दाखरि चाहिँ समाजमा धेरै फाटोहरू ल्याउने गर्दछ र धर्मको नाममा पनि मानिसहरूले चाहिँ अब धेरै राजनीतिहरू गरेर है आफ्नो व्यवसायहरू चलाइरहेको प्रयोगहरू गरिरहेको है भन्ने मलाई चाहिँ अब यस्तो धारणा चाहिँ मेरो मनमा बसेको छ र म यही प्रकट गरिरहेको छु